हाम्रोतिर त्यो विशेष दुइटा काँटाले सिलाइ बुनाइ गर्ने गरेको छौँ है पहिल्यैदेखिको र ते त्यसले चाहिँ के के बुनाइन्छ भन्दाखेरि स्वेटरहरू बुनिन्छ मोजाहरू हो अन्त अझ अझै हाम्रोतिर त जाडो ठाउँ हो है त्यस त्यत्ति बेला चाहिँ हामी त्यो त्यो सिलाइ बुनाइ गरेर त्यो त्यो हाम्रो स्किल युज गरेर पनि हामीले सिलाइ बुनाइ अथवा लुगाहरू सिलाइ बुनाइ गरेर लगाउने गर्छौँ